विशेष गरेर है म भारत देशको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा म बस्छु र है मेरो सहर दार्जिलिङ सहर है पर्वतहरूको रानी भनेर भनिन्छ सबैलाई विदित भएकै कुरो हो है दार्जिलिङबाट कञ्चनजङ्घाको जुन चाहिँ मनोरम दृश्य है जुन चाहिँ देख्न सकिन्छ त्यो अत्यन्तै एकदम सुन्दर छ मानौँ दार्जिलिङ ले चाहिँ मुकुट है ला लाएको एउटा सुन्दरीले मुकुट लाएको जस्तो एउटा देख्छ है र चारैतिर हरियो परियो यहाँको जलवायु है एकदमै राम्रो छ यहाँको हावा पानी एकदमै राम्रो छ स्वास्थ्यकर छ है त्यतिसाह्रो अब यहाँ यहाँको हामी हावाहरूमा त्यो धुलो मधेसको जस्तो धुलो हामी पाउँदुम्न र यसले गर्दाखेरि एउटा स्वास्थ्यकरको हिसाबले है पनि दार्जिलिङको यो हावापानी एकदमै राम्रो छ यसैकारणले गर्दाखेरि यसको प्राकृतिक सुन्दरता र यो यसको जुन चाहिँ जलवायु छ यही कारणले गर्दाखेरि नै वर्षेनी है सालेनी टुरिस्टहरू पर्यटकहरू दार्जिलिङ घुम्न आउने गर्छ है र यसले गर्दाखेरि मलाई पनि मेरो दार्जिलिङ एकदमै मनपर्छ यो यसको सुन्दरता है पहाडकी रानी भनेर जुन चाहिँ दार्जिलिङलाई भनिन्छ साँच्चै नै त्यो जुन चाहिँ यो उपाधि छ त्यो चाहिँ एकदमै चरितार्थ भएको जस्तो मलाई लाग्छ र यसले गर्दाखेरि मनपर्छ दार्जिलिङ है अनि यसको शिरमा जुन चाहिँ है महाकाल बाबाको जुन चाहिँ एउटा पवित्र देवस्थल छ त्यो देवस्थल कोलाई पनि एकदमै हाम्रो यहाँ दार्जिलिङको मान्छेहरूले एकदमै विश्वास गर्छन् है पूजा अर्चना गर्छन् र मलाई पनि एकदम के रे आस्था छ कि महाकाल बाबाको है आशीर्वाद चाहिँ दार्जिलिङलाई छ जस्तो मलाई लाग्छ यहाँनिर त्यति अब प्रायःजस्तो नै अब साग सब्जीहरू किन्नु पर्दैन त्यति है आफैले आफ्नो आफ्नो कोठेबारीमा उमारेर हामी खानु सक्छौँ खै हामीलाई अब साग सब्जीमा चाहिँ हाम्रो भुटुनमा चाहिँ त्यति पैसा है अर्थको खर्च गर्नु पर्छजस्तो मलाई लाग्दैन हामीले किन्नु पर्ने भनेको चाहिँ अब चामल दाल तेल है नुन यस्ता चिजहरू छ र यसरी प्रकृतिले यसरी अथवा महाकाल बाबाको हामीलाई आशीर्वादले गर्दाखेरि है हामीलाई एउटा यो प्राकृतिक एउटा सम्पदाहरूले पनि हामीलाई त सुसुभ् एउटा सम्पन्न बनाएको जस्तो मलाई लाग्छ यसैले गर्दाखेरि मलाई मेरो दार्जिलिङ सहर एकदमै मनपर्छ प्यारो लाग्छ हवस् त धन्यवाद